मैले नि मेरो एकजना बैनी दिपा प्रधान भन्ने हुनुहुन्छ है र उहाँले चाहिँ एभनका धेरै सामानहरू बिक्री गर्नुहुन्छ त्यसको अर्डरहरू लिनुहुन्छ है र उहाँकोबाट चाहिँ मैले एभनको एउटा चाहिँ क्निनसर क्रिम मैले किनेको थिएँ है र त्यो क्लिनसर क्रिम लगाएपछि चाहिँ मलाई एकदमै राम्रो गर्यो हो त्यसभन्दा अगाडि चाहिँ मेरो अनुहारमा अनुहारमा थुप्रै दागधब्बाहरू पनि थिए है र अनुहार पनि एक प्रकारको कालो देखिने खालको थियो है र त्यो क्लिनसर क्रिम लगाउनु थालिसकेपछि चाहिँ हप्ता दिनभित्रमा चाहिँ ऐना कालो देखिनुथाल्यो र मेरो अनुहार चाहिँ सेतो न सेतो देखिनुथाल्यो र यो प्रडक्ट चाहिँ मैले अरू सबैलाई पनि मैले एकदमै सु सुझाउ दिइरहेको छु साथीहरूलाई पनि है र त्यो सबैले चाहिँ यो प्रडक्ट चाहिँ किनिदियोस् भन्ने मेरो एकदमै सुझाउ रहेको छ